पहिलेको र अब अहिलेको मोबाइलमा फरक भन्नु पर्दा त धेरै आकाश र पातालको जस्तो फरक छ नि अब पहिलेको मोबाइलमा त एकदम सादा हुन्थ्यो क्यामरा पनि राम्रो नहुने क्लियर पनि नदेख्ने नेट पनि नेट त अब भनौँ चल्दै चल्थेन भनौँ न अन्धो फोन उस्तै केही त्यो गीतहरूको स्वर गीत सुन्नुहरू पनि सुबिस्ता थिएन यु ट्युब भनौँ फेस बुक व्हाट्स एप केही नचल्ने क्यामरा पनि मधुरो न मधुरो भिडियोहरू खिच्नु नहुने फोटोहरू राम्रो नआउने एकदम अहिले मोबाइल त अब स्मार्ट फोन भनौँ न अहिलेको जमानामा अहिले त टु जी थ्री जी हुँदै फोर जी फाइभ जीको जमाना आइसक्यो फोनको पनि जति फाइभ जी हुँदै गयो त्यति अब फोन पनि एकदम नयाँ नयाँ नयाँ हुँदै आइरहेको छ एकदम अहिले त एकदम सुबिस्ता छ नि अब म सपोज मलाई एउटा जगादेखि अर्को जगा जानु पर्यो अरे म हराएँ अरे त्यो जगामा मैले लोकेसन कसैलाई मेरो साथीलाई लोकेसन अन गरेर पठाएँ भने उनीहरूले लोकेसन ट्र्याक गरेर मलाई खोज्नु सकिहाल्छ अहिलेको फोनमा त यति साह्रो सुबिस्ता छ कि क्यामराबाट पनि क्यामरा पनि यति साह्रो राम्रो हुन्छ हामीले त भनौँ भिडियो बनाएर युट्युबबाट पैसा पनि कमाउनु सक्छ युट्युबबाटै अनलाइनको जमाना भएर के के चाहिँ गर्न सक्दैन होला अहिलेको स्मार्ट फोन त भनौँ अब यो एउटा फोनले नै सारा संसारै देख्नु सक्छ नि अब अहिलेको अझ फोनमा भनौँ भने त भिडियो बनाउने कि अब मलाई सपोज एउटा नयाँ जगा जानु पर्यो हरे नि त त्यो जगा त मैले हेरेर आएँ नि त तर अब त्यो त मलाई मात्र थाहा छ नि त मैले हेरेर आएँ भनेर अरूलाई त थाहा छैन फोटो खिच्न पर्यो अरे पहिलेको फोनमा त हुन्थेन अहिलेको फोनमा त कस्तो कस्तो कस्तो कस्तोको कयामराको पनि कति क्लियर क्लियर हुन्छ कस्तो जुम गरेर खिच्ने कि के गरेर त्यो पछिको लागि भविष्यको मेमोरिजको लागि फोटो खिचेर राख्दा भयो भिडियो बनाएर राख्दा भयो साथीभाइहरूलाई देखाउनु पनि त सक्छ हामीले पछाडि गएर म यो जगामा गएको थिएँ यस्तो त्यस्तो भनेर युट्युबमा हाल्नु त मिल्यो इन्सटाग्राम भनौँ हामीले घरमै बसेर आज के भइरहेको छ कुन चाहिँ जगामा के भइरहेको छ कुन चाहिँ जगाको मान्छेहरू कुन चाहिँ देश चाहिँ कहाँ पुग्यो कुन चाहिँ देशले के गर्यो फोनबाटै फेसबुकमा भनौँ वाट्सएपमा आफ्नो टाढा टाढाको मान्छेहरूसँग भिडियो कल गर्नु पायो भोइस कल गर्नु पायो देश विदेश सबै फोनबाटै त देख्नु सक्छ घरमा बसी बसी नै घरमा संसारै देख्न पाउँछ भनौँं न अहिलेको जमानामा स्मार्ट फोन भन्ने बित्तिकै अब स्मार्टफोनले चाहिँ मान्छेलाई यति साह्रो स्मार्ट बनाइसक्यो कि जस्तो नजान्नेले आजकलको जमानामा नपढ्नेले पनि फोन हेरेर नै सबै सिक्नु सक्छ सबै प्रकारको ज्ञान लिनु सक्छ भनौँ न युट्युबबाट के के को बारेमा लिने खाना पकाउनु ज्ञान लिने कि पढ्नुमा ज्ञान लिने कि घुम्नुको बारेमा लुगा लगाउनुको बारेमा सिक्ने कि फुल रोप्नुको बारेमा सिक्ने कि यति बेसी ज्ञान दिएको छ कि अब स्मार्ट फोन भनेको चाहिँ र म चाहिँ अब अब अब यति धेरै हामीलाई अब स्मार्टफोनले ज्ञान दिइरहेको छ है र म चाहिँ अब आफ्नो फोनमा चाहिँ म दुई महिनाको चार सय अठसट्ठ रुपियाँ भनौँ न यति चाहिँ फोनमा हाल्छु र यसले चाहिँ अब दुई महिनाको लागि डेढ जिबी दिनको डेढ जिबी डाटा र एक सय एसएमएस र अन लिमिटेड फोन त जति गर्दा पनि भयो दुई महिनासम्म हो यति पैसा खर्च गरेर अब मेरो केही बिग्रेको चाहिँ छैन भनौँ न अब मैले यो फोनबाट नै धेरै कुरा सिक्नु पाउँछु पढ्नु पाउँछु कुन कुन जगामा के के भइरहेको छ कुन कुन इक्जामहरू आउनेवाला छ युट्युबबाटै म सबै पढ्नु सक्छु गुगल भनौँ अहिले त सबसे भन्दा ठुलो अब टिचर भन्दा ठुलो भनौँ न अहिलेको जमानामा त गुगलै भइसक्यो गुगलबाटै हामीले सबै कुरा सिक्नु पनि सक्छ के को बारेमा सिक्ने हिस्ट्री पढ्ने कि जियोग्राफी पढ्ने कि पोलिटिकल पढ्ने कि म्याथको बारेमा पढ्ने कि साइन्सको बारेमा पढ्ने कि गुगलले त अब सबै नै पढाइदिन्छ त्यो भएन युट्युबबाट को कुन चाहिँ टिचरकोबाट पढ्ने केबाट पढ्ने कुन चाहिँ देशको बारेमा जान्ने सबै नै भइसकेको छ जमाना यति साह्रो एडभान्स भइसक्यो कि स्मार्टफोनले गर्दा त्यो अहिले त पहिलाको जमाना त भनौँ न टु जीमा नेट चल्थ्यो एउटा म्यासेज जानु कति ढिलो हुन्थ्यो होला अहिले त फाइभ जी आइसक्यो फाइभ जीमा त अब कति स्पिड चाहिँ नेट चल्छ एक छिनमा सपोज मलाई एउटा कसैलाई ठुलो भिडियो पठाउनु छ भने एउटा मु मुभी डाउनलोड गर्नु छ भने एक छिनमा एक मिनट दुई मिनट तिन मिनटसम्म त भई पनि सक्छ फाइभ जीको जमानामा फाइभ जीले गर्दा त अब मान्छेको लाइफ नै एकदम सुबिस्ता भइसक्यो